कृषिमा यहाँनिर माछाहरू पालनमा अब युरियाहरू दिएर माछा पालनहरू गरिन्छ गाईलाई पनि उत्पादन गाईको दुध पनि उत्पादन हुन्छ र यहाँनिर माछा मार्नुको लागि युज गर्ने ब्लिचिङ पाउडर पनि छ ब्लिचिङ पाउडरले नि माछा मार्न सकिन्छ हामी युपिएसले पनि हामी करेन्टले पनि माछा मार्नु सकिन्छ र यसरी मारेर कृषि प्रविधिमा हामीले उयो गर्न सक्छौँ र अहिले पनि प्रायःले नै यहाँ यता खोला नालातिर हामी दार्जिलिङतिर जहाँको खोलाहरू छ जुन बस्तीतिर गाउँतिर त्यहाँतिर गएर पनि हामी यसरी माछा मार्न सक्छौँ